हाम्रो संस्कृति म विश्वकर्मा हो र विश्वकर्मामा विश्वकर्माको संस्कृतिमा है म त नेपाली हो नेपालीको कल्चरमा चौबन्दी चोलो है चौबन्दी चोलो ढाका साडी हरू दौरा सुरुवालहरू हुन्छ र त्यो हाम्रो नेपालीको है धेरैभन्दा पनि धेरैभन्दा पनि धेरै राम्रो है एकदम एकदम इम्पोर्टेन्ट स् चिज हो त्यो है र दौरा सुरुवाल केटाहरूले लगाउँछ है दौरा सुरुवाल ढाका टोपी है हरू केटाहरूले लगाउँछ र चौबन्दी चोलो चौबन्दी साडी है हरू चाहिँ केटीले लगाउँछ र धेरै राम्रो देखिन्छ है तिनीहरूलाई र तिनीहरूलाई देखेपछि र संस्कृति हाम्रो संस्कृतिमा ढाका साडी ढाका साडी धेरैभन्दा पनि धेरै राम्रो इम्पोर्टेन्ट हो एउटा र केटीले हाम्रो कल्चरमा हाम्रो केटीहरूले ढाका साडी चौबन्दी साडी लगाउँछ लाछा लगाउँछ है र सिरबन्दीहरू कानकाहरू पोतेहरू चुराहरू लगाउँछ र धेरै राम्रोभन्दा पनि धेरै धेरै धेरै राम्रो देखिन्छ है र केटाहरूलाई दौरा सुरुवाल हुन्छ नि है दौरा सुरुवाल लगाउनुपर्छ ढाका टोपी लगाउनुपर्छ खुकुरी हुन्छ हाम्रो कल्चरमा नेपाली कल्चरमा खुकुरी बोक्छ नेपालीहरूले त्यो हुन्छ र धेरै राम्रो देखिन्छ केटाहरूलाई पनि केट सबैलाई राम्रो देखिएपछि है हाम्रो कल्चरमा अरू पनि धेरै कुराहरू छ जस्तो कि मादलहरू छ है मादल छ इन्स्ट्रुमेन्ट्समा बाद मादल छ है र हाम्रो कल्चरमा धेरै नेपाली नेपाली गीतहरू पनि छ र धेरै राम्रो हुन्छ है धेरै राम्रो सुनिन्छ देखिन्छ र धेरै यस्ता हुन्छ र हाम्रो आजको आजको जेनरेसनमा हाम्रो युवाहरूले हाम्रो कल्चरलाई बिर्सिँदै जाँदैछ त्यो जो हााम्रो धेरै वर्षदेखि चलिआएको बाबैआमैहरूदेखि चलिआएको कल्चर अहिले आउने जेनरेसनमा चाहिँ सकिनु सकिन् सकिन्छ होला तर यस्तो चाहिँ नहुनुपर्ने है किनकि हाम्रो हाम्रो कल्चर हाम्रो लागि इम्पोर्टेन्ट हो र हाम्रो युवाहरूले पनि त्यो इम्पोर्टेन्ट राख्नुपर्ने हो किनकि त्यसमा इन्टर्टेन्मेन्ट छ खुसी छ र धेरै राम्रो राम्रो विशेष विशेषभन्दा पनि विशेष कारणहरू छ जो सबभन्दा विशेष कारण ठुलो कारण यो हो कि त्यो हाम्रो पूर्वजहरूदेखि त्यो चल्दैआएको नियम हो र त्यसले गर्दा हाम्रो अगाडिको युवा हरूले पनि त्यो त्यो नियम त्यति नै राम्ररी कायम गरिराख्नुपर्छ है र त्यो नियमहरू गरेपछि है र अन्त पर्नुभएको र त्यसमा हाम्रो है धेरै धेरैभन्दा पनि धेरै धेरै कल्चरहरू हुन्छ अब हाम्रो कल्चरमा आउने जेनरेसनमा हाम्रो कल्चरमा त्यो चौबन्दी साडीहरू लगाएर है त्यो ढाका सुरुवालहरू लगाएर र मादलहरू लिएर देउसीहरू पनि खेलिन्छ है देउसी प्रोग्रामहरू गरिन्छ धेरै हुन्थ्यो प्रोग्राम धेरै रमाइले गरिन्छ हामी हाम्रो कल्चरलाई लिएर हाम् हामीहरू है अँ हामी डान्सहरू गर्छौँ गानाहरू गाउछौँ गाउछौँ धेरै मजा आउँछ धेरै रमाइलो हुन्छ र थुप्रै किसिमका थुप्रै प्रकारका हुन्छन् र आउने जेनरेसनमा पनि यो खुसी यो यो खुसी यो हाम्रो यो खुसी है यो खुसीलाई कायम गर्नुपर्ने हाम्रो आउने जेनेरेसनमा पनि किनभने हामी यति धेरै वर्षदेखि चलिआएको नियमलाई अगाडिसम्म लगे भने त र म यो चाहन्छु कि हाम्रो आउने जेनरेसनले जो बिर्सिँदै जाँदैछ हाम्रो कल्चरलाई त्यो कल्चरलाई नबिर्सिएर नबिर्सिएर त्यो अगाडिसम्म कायम राखोस् है कायम राखेपछि त्यो कल्चर अगाडि बहुत अगाडिसम्म जाओस् किनकि त्यसमा धेरै धेरै धेरै र यति यति पोसाकहरू जुन हुन्छ मैले भनेको थिएँ जुन ढाका साडीहरू चौबन्दी चोलोहरू पनि भनिन्छ है त्योहरू लगाए पछि सो दौरा सुरुवालहरू लगाए पछि यति राम्रो देखिन्छ यति राम्रो देखिन्छ मन पनि खुसी भएर आउँछ त्यो त्यहाँबाट है यति राम्रो यति खुसी भएर आउँछ र धेरैभन्दा पनि धेरै मजा आउँछ है र त्यसमा धेरै धेरै राम्रो राम्रो हो र त्यो कल्चर हाम्रो कल्चर हाम्रो कल्चर हाम्रो लागि धेरै इम्पोर्टेन्ट हो र अगाडि पनि हाम्रो कल्चर त्यसरी नै चलिराखोस् भन्ने हामी चाहन्छौँ म चाहन्छु अगाडि अहिले थुप्रै कल्चरहरू छ है अगाडि बढाएर जाने राख्ने धेरै कोसिसहरू गर्नुपर्छ है